यो इन्टरनेसनल अर्थतन्त्रको वृद्धि गर्नका लागि इन्टरनेसनल बिजनेस हामीले सुरु गर्यौँ अनि त्यसले गर्दा हाम्रो इनकम बड्यो इनकम इनक्रिज भयो अनि हामीले जति ओल्ड ट्रेडिसनल एग्रिकल्चर छ त्यसलाई हामीले डिकार्ड गरिदिउँ र नयाँ टेकनिकल एग्रिकल्चर हामीले स्टार्ट गर्यौँ अनि त्यो अगाडि हामीले नयाँ नयाँ फ्याक्ट्रीहरू खोल्यौँ अनि ब्याङकिङहरू खोल्यौँ अनि त्यसले अनि मल्टिनेसनल कम्पनीहरू पनि हामीले खोल्यौँ र यसले अनि अर्को कुरो हामीले हाई इल्डेड स्यापलिङ्सहरू अनि हामीले युज गर्यौँ र त्यसले गर्दाखेरि अब हाम्रो जम्मै यो देशको उन्नति भएर गयो